तपाईँले मलाई यति रातिको समयमा पनि घर रामरी पुराइदिनुभयो अनि त मलाई बाटोमा हिँड्दा केही पनि समस्या आएन तपाईँले ड्राइभिङ राम्रो गर्नु हुँदोरहेछ त्यसैको लागि तपाईँलाई धेरै धेरै धन्यवाद